विशेष मैले चिकन बिरयानी एउटा मगाएर मैले पेमेन्ट गरेको थिएँ र त्यसमा मेरो एप्समा चाहिँ यो देखाएको छैन यो चाहिँ तपाईँहरूको उएसमा चेक गरिदिनुहोस्